हेलो हजुर हजुर हजुर हजुर हजुर छ त कलर त तपाईँले कस्तो मन पराउनु हुन्छ कलर त थुप्रै कलर छ हजुर हजुर जिन्सको प्यान्ट हजुर छ त हजुर हजुर

हुन्छ

हुन्छ हुन्छ